हाम्रो संस्कृतिमा चाहिँ हामी चाहिँ बुद्धिस्ट हौ होइन हाम्रो सेर्पा पारम्परिक भेषभूषा चैँ हाम्रो बक्खु पाङ्देन होइन यस्तै चेप्टे सुनहरू लगाएर हामी चाहिँ यही पा उयो के भन्छ आफ्नो संस्कृति पारम्परिक गर्छु होइन बिहेमा भयो होइन हामी चाहिँ यही नै गर्छौँ अनि हाम्रो पहिलादेखिकै हाम्रो चलि आएको हाम्रो बिहा होइन हामी यस्तै बक्खुहरू लगाएर झ्याम्टा बजाएर सनाई बजाएर हामी चाहिँ बिहेमा यही अन्त हाम्रो गीत हुन्छ एउटा हाम्रो होइन बुद्धिस्टको होइन हाम्रो सेर्पा पारम्परिक भाषामा आफ्नो संस्कृतिमा होइन गीत गाएर हामी डान्स गर्छौँ धेरैजना मान्छे भेला भएर वरिपरि घुमेर हामी डान्स गर्छौँ आफ्नै भाषामा हाम्रो हाम्रो संस्कृति एकदमै राम्रो छ सेर्पा संस्कृति एकदमै राम्रो छ हामीले यही नै हामीले अहिलेसम्म पनि हामी यही मानेर आइरहेका छौँ